दार्जिलिङ जिल्लामा यातायात भेट्ने हाम्रो सडकमा भेट्ने गाडीहरू तपाईँको टोटो बस हरू भयो र अलि काहीँ टाढा जानु छ भने चाहिँ तपाईँको रेलवे ट्रेन भयो र हावाजहाज यस्तै मा हामी हिँड्ने गर्दछौँ र कमानतिर चाहिँ गाडीहरू त्यस्तो बेसी आउँदैन किनभने चाहिँ कमानमा धेरै मान्छेहरू हुँदैन पनि अनि कमानको बाटो त्यस्तो राम्रो पनि हुँदैन अलिक खाल्टाङखुल्टुङ भएको हुन्छ त्यही लागि ड्राइभरहरू आउनु अलिक हिचकिच्याउँछन् यही कमानको ड्राइभरहरू मात्रै आउने गर्दछन् प्रायःजस्तो र कमान जानुको लागि अब गाडी फुल नभई माथिसम्म जाँदैनन् अन्त त्यसैले गाडी रिजर्व गर्नुपर्छ जसले चाहिं अलिक महँगो पर्दछ अन्त त्यही चुनौतीहरू त्यही हो गाडीहरू त्यही प्राइभेटहरू महँगो हुन्छ र त्यही गभर्मेन्ट ए मतलब मात्रै सस्तो हुन्छ अरू गभर्मेन्टको कन्डिसन फेरि त्यति राम्रो हुँदैन तर पनि त्यही प्राइजले गर्दा पैसाले गर्दा पनि गभर्मेन्ट गाडीमै हिँड्नु चाहिँ अलिक सजिलो पर्दछ किनभने त्यसमा भाडाहरू चाहिँ अलिक कम्ती नै लाग्छ